अँ हेलो ए साँच्ची तपाईँ सब्जीको खेतीहरू गर्नुहुन्छ ए हजुर हजुर म पनि यतातिर सब्जीहरू खरिदारी गरेर बिक्री गर्छु कि अन्त त्यही त तपाईँकोमा राम्रो राम्रो सब्जीहरू पाउँछ अरे तपाईँले राम्रो राम्रो सब्जीहरू लाउनु हुन्छ अरे भनेको सुनेको थिएँ हो अन्त तपाईँकोमा अहिले चाहिँ के के छ होला भनेर सोध्नुको लागि नि

ए त्यो एकदम अर्ग्यानिक छ नि है तपाईँको बस्तीको है प्योर हजुर हजुर ए त्यही त मलाई हो यस्तो सब्जीहरू एकदम चाहिएको थियो डिमान्ड छ कि अन्त म त्यही त होटलतिर पनि सप्लाई दिन्छु हो अन्त त्यही भएर चाहिँ कति के कसो छ दामकामहरू अलिक रिजनेबल छ कि कस्तो छ कस्तो छ तपाईँको ए अच्छा अच्छा ए अँ ठिकै हो तर अब यसो नि अब तपाईँलाई पनि नोक्सान नहोस् होइन अब दुईपट्टि नै फाइदा होस् न भन्ने पाराले चाहिँ किनभने अहिले चाहिँ अब जे होस् आफ्नै गाउँको दाजुभाइहरूले रोपेको छ फलाएको छ होइन अन्त उहाँहरूकैबाट खरिदारी गरौँ भन्ने चाहिँ सोचेको थिएँ कि भेन्डीहरू पनि छ है भनेपछि ए भेन्डी रायो साग हजुर हजुर हजुर मलाई पनि त्यस्तै चाहिएको हजुर यसो गर्नु पऱ्यो हौ अब दामकाम त मिल्ने रहेछ ढुक्कै भयो हो म तपाईँको घरै आउँछु नि ल घरमै आएर हेर्छु म ए हुन्छ तपाईँको घर त तल होइन बमबस्ती ए हुन्छ हुन्छ त्यसो भने म तपाईँलाई फोन गरिवरी आउँछु नि त ल ए हुन्छ हुन्छ हुन्छ हवस् म त्यसो भने म अहिले राखेँ कि म तपाईँलाई फोन गरेर भोलि पर्सीतिरै म आइहाल्छु नि हुन्छ धन्यवाद